औ प्रीति के गर्दैछौ अँ अस्ति मैले अर्डर गरेको थिएँ नि एउटा बुक फिक्सनल बुक एकादेश भन्ने त्यो बुक थियो नि त्यसमा चाहिँ नि के मनपर्यो भन त तिमीलाई सबै राम्रो रहेछ होइन बाहिरको डिजाइनहरू डिजाइनहरू पनि दामी रहेछ होइन पेपरको क्वालिटीहरू पनि एकदमै दामी रहेछ होइन सबै दामी रहेछ मलाई चाहिँ कभरहरू चाहिँ धेरै मनपर्यो होइन के भयो भनुँ नेगेटिभमा चाहिँ अलिकति हेर न नबुझ्ने नबुझ्ने खालको रहेछ किन भन त त्यसको उयो हुन्छ नि अब कतिवटा हुन्छ नि अब हामीले कलेज लेबलको मान्छेले त केही नबुझ्ने खालको रहेछ होइन हामीले त बुझ्दैन भने पछि अब अलिक सानोहरूले होइन अलिक नजान्नेहरूले आमा आप्पाहरूले त केही पनि नबुझ्ने रहेछ अँ अन्त त्यो चाहिँ कसरी पढ्नु पर्ने मैले त डिक्सनेरीमा पनि हरेकवटा हुन्छ नि वर्डसहरू हुन्छ नि शब्दहरू सबै डिक्सनेरीमा हेर्नु पर्ने भयो होइन सो पढ्नै आएन तिमी पढ्छौ भने तिमीलाई पनि दिन्छु ल अनि तिमीले राम्रो पढेर बुझ्यौ भने मलाई पनि बुझाइदेउ न मैले त बुझिनँ अन्त यो बुक चाहिँ नि फिक्सनल बुक रहेछ होइन के को बारेमा हो भने चाहिँ लभस्टोरी रहेछ एउटा होइन एकदमै हुन्छ नि मैले त बुझ्ने ट्राई त धेरै गरेँ होइन डिक्सनेरी पनि युज गरेँ तर कत अब हरेकवटा डिक्सनेरीमा हेर्दा हेर्दा त सबै उयोहरू पनि सेन्टेन्सहरू पनि नबुझ्ने जस्तै नै हुन्छ नि त होइन सो अलिकति मलाई चाहिँ साह्रो साह्रो परेको जस्तो भयो होइन अलिक आयुउ हामीले त पढ्न सकेन भने सानोहरूले चाहिँ कसरी पढ्छ होला भनेर सोचिरहेको छु तिमी पढ्यो भने मलाई पनि बुझाइदेउ न ल म तिमीलाई त्यो बुक दिन्छु